अब खेलकुद भन्ने चाहिँ यस्तो हो कि अब खेलकुदले चाहिँ अब मान्छेलाई चाहिँ अब धेरै नै अब बिमारहरूबाट मुक्त गराउँछ जस्तै अब बिहान उठेर हामी अब रनिङहरू जान्छौँ होइन अब रनिङहरूबाट आइसके पछि अब फुटबलहरू अब खेल्नेले फुटबलहरू खेल्छ क्रिकेट खेल्नेहरू क्रिकेटहरू खेल्छ अब कतिजना अब रनिङ गरेर घरमा आएर उनीहरूले आफ्नो आफ्नो एक्सर्साइस गर्छ यो खेलकुदले चाहिँ अब आफ्नो जिउलाई चाहिँ एकदम फुर्ती बनाउँछ अरू भन्दा जिउ फुर्ती बनाउँछ अब जिउ फुर्ती भए पछि चाहिँ हाम्रो के हुन्छ हामीलाई अल्छीपना हाम्रो हट्छ सबभन्दा ठुलो कुरा चाहिँ अन्त अल्छीपना हट्नु नै हाम्रो अब शरीर स्ट्रोङ हुन्छ हाम्रो शरीर स्ट्रोङ भए पछि चाहिँ हामी अब सब थोक अब सबै कामहरू हामी यताउता झट्पट् गर्नु सक्छौँ हामीलाई एकदम फ्रेस बनाउँछ हाम्रो माइन्ड पनि एकदमै फ्रेस हुन्छ अब हाम्रो अब दिमाग एकदम फ्रेस भइसके पछि चाहिँ अब हामी कामहरू यताउता गर्छौँ हामीलाई केही अब त्यस्तो अब जिउहरू है अब त्यसै दुखेकोहरू त्यस्तो के दुख्ने खुट्टा दुख्ने हात दुख्ने ढाड दुख्ने त्यस्तोहरू हुँदैन अन्त अब अर्को कुरा चाहिँ के भन्दाखेरि चाहिँ अब हामीलाई हाम्रो हरएक अब खेलकुदमा खेलकुद गर्दाखेरि चाहिँ अब खेलकुदले चाहिँ हाम्रो शरीरमा हाम्रो नसा नसाहरू चाहिँ सबै हाम्रो तन्केको हुन्छ हामी एकदम जिउ फुर्ती हुन्छ अब त्यो कारणले हामीलाई कुनै रोगले हामीलाई पक्रिनु नै सक्दैन र अहिलेसम्म अब हामी अब स्पोर्ट्सहरू गर्नेहरूलाई हामी देखि नै रहेछौँ उनीहरू अहिलेसम्म पनि कति कति एजसम्म पनि होइन कति कति उमेरसम्म पनि उनीहरू अहिलेसम्म नै तगडा नै हुन्छ उनीहरू खडै हुन्छ अब स्पोर्ट्स भन्ने कुरो चाहिँ त्यस्तो हो